मेरो जीवनको सबैभन्दा ठुलो चुनौती चाहिँ मेरो अजा हुनुहुन्थ्यो खस्नुभयो होइन त्यहाँदेखि म पुरा उयो मसँग राम्रो थियो उसले मलाई पुरा माया गर्नुहुन्थ्यो त्यहाँदेखि त्यसपछि चाहिँ फेरि त्यो उयो हुँदै गए पछि चाहिँ मेरो अजी हुनुहुन्थ्यो ऊ पनि खस्नुभयो त्यसमा पनि ठुलो मेरो लागि चुनैती भयो त्यस पछि फेरि मैले बिर्सिदै बिर्सिदै गएँ आमाबुवाको मुख हेरेर बिर्सिँदै गए पछि चाहिँ घरमा सबै राम्रो हुँदै गयो अनि त्यसपछि फेरि मैले कति समय पछि बिहा गरेँ बिहा गरेँ बिहा गरेर चाहिँ अहिले सबै अब त्यस्तोहरू सबै बिर्सिदै गएँ कहिले कहिले याद आउँछ कहिले कहिले याद आउँछ त्यही हो मेरो जीवनको ठुलो चुनौती चाहिँ